हेलो सर नमस्कार ए म सन्तोष बराइली बोल्दैछु कि म चाहिँ तपाईँको यता आसामबाट चाहिँ यता सिलगढी आएको थिएँ अन्त सिलगढी आउँदाखेरि चाहिँ अन्त यसो अनलाइन हेर्दाखेरि चाहिँ कालिम्पोङको तपाईँको नम्बर चाहिँ मैले भेटाएँ त अन्त त्यो चाहिँ के विषयमा फोन गरेको भन्दाखेरि अब कालिम्पोङमा तपाईँको जस्तै अब ट्रेडिसनल ड्रेसहरूको विषयहरू लिएर चाहिँ जस्तै कुन कुन जातिको होइन कस्तो कस्तो वेशभूषाहरू चाहिँ त्यहाँनिर पाइन्छ ल कुन कुन रेन्ज दामहरू के कति छ है त्यो अलिकति जानकारी लिउँ भनेर सर तपाईँलाई फोन गरेको हौ मैले त हजुर ट्रेडिसनल कतिवटा चाहिँ अब कुन कुन जस्तै भोटे लाप्चे है गुरूङ मगर हजुर अच्छा अच्छा

हजुर हजुर अच्छा जस्तै अब यो ए हजुर हजुर त्योहरू पनि मैले सुनेको थिएँ हो त्यस्तोहरू पनि पाउँछ अरे यहाँनिर भनेर मैले त्यस्तै खबर पाउँदाखेरि चाहिँ फेरि कालिम्पोङमा अझै धेरै राम्रो राम्रो ट्रेडिसनल ड्रेसहरूदेखिबाट लिएर त्यस्तै जिमालाहरू भयो अच्छा अच्छा भनेपछि एउटा जस्तै अब मानिलिनु होस् एउटा बक्खु मैले लिएँ भने त्यसको प्राइस चाहिँ कति पर्छ होला अलिकति नर्मल रेन्जमा हाई रेन्जमा गयो भने अलिकति राम्रो खाले लिनु गयो भने कति कति रेन्जको छ होला सर तपाईँकोमा

हजुर हजुर

अच्छा हो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर राईको त राईको त त्यो सेतो हो कि उयो पनि लाउँछ होइन तपाईँको राईको ट्रेडिसनल ड्रेसमा हजुर ओ अच्छा अच्छा भनेपछि अब यो दौरा सुरुवालहरू सबै नै तपाईँकोमा भनेपछि सबै नै ट्रेडिसनल ड्रेसको चाहिँ डल्लै नै आइटम छ तपाईँकोमा हजुर हजुर ए हजुर हजुर होइन त्यही त हजुर होइन अब यस्तो छ नि त आउनुभन्दा पहिला चाहिँ तपाईँकोमा सोधेर है दामहरू के कसो छ त्यो सबै बन्दोबस्त मिलाएरै आउनुपर्यो नि त होइन त्यही हिसाबले चाहिँ तपाईँलाई अनलाइन हेरेर नै कल गरेको कारण चाहिँ यही हो नि सर हवस् हुन्छ सर हुन्छ म आउँछु नि त्यसो भए ल तपाईँकामा हवस् हुन्छ थ्याङ्क्यु सर थ्याङ्क्यु सर हवस् हवस् हुन्छ म यही नम्बरमा कल गर्छु